म प्रायः बिहान दौडिने गर्छु र कोही कोही बेला म बेलुकी पनि दौडिने गर्छु र मलाई दौडनको निम्ति लगभग आधा घन्टा नभए तिस मिनटको समय लाग्छ किनभने म घरबाट बाहिर निस्केपछि माथि चार पाँच मिनटसम्म हिँडेर सडकमा लगभग आधा घन्टा दौडिने गर्छु हाम्रो दार्जिलिङमा भएको चौरस्ता चौरस्ताको तिन चार चक्कर म लाउने गर्छु र त्यस चौरस्ता तिन चार चक्कर लाउनुमा मलाई आधा घन्टा लगभग आधा घन्टाको समय लाग्छ र मलाई दिनहुँ दौडन मलाई आफ्नो स्वास्थ्यले उत्प्रेरित गरेको छ मलाई आफ्नो स्वास् स्वास्थ्य राम्रो राख्नु मनपर्छ र म सन्जालहरूबाट पनि अब स्वास्थ्य अब स्वास्थ्यकै क्षेत्रमा धेरै महान् मान्छेहरू छन् जसले आफ्नो स्वास्थ्यलाई कसरी ठिक राख्नु पर्ने भनेर सिकाइरहेका हुन्छन् उनीहरूबाट पनि म उत्प्रेरित भएको छु र म यसरी उत्प्रेरित भइसकेपछि कोही कोहीबेला म कुनै आफ्नो परिस्थितिहरूले गर्दा म दौडन जानु सक्तिनँ तर म यसलाई निरन्तरता दिने प्रयास गरिरहेको हुन्छु म यसलाई निरन्तरता दिने प्रयास गरिरहेको हुन्छु र दौडिएर मेरो जिन्दगीमा मेरो जीवनमा धेरै कुराहरू राम्रो कुराहरू आएको छ धेरै लाभ भएको छ मेरो स्वास्थ्यमा लाभ भएको छ मेरो शारीरिक शारीरिक स्वास्थ्यले धेरै राम्रो राम्रो ठाउँ पाएको छ र म यस दौडिन दौडिने कार्य गर्दा भन्नु पर्दा आफ्नो हाम्रो त्यो ग्रोथ हर्मनहरू भन्छौँ हामी त्यो पनि रिलिज हुने गर्छ र आफ्नो हार्ट आफ्नो मुटु अनि कलेजोको स्वास्थ्य पनि यसले धेरैभन्दा धेरै मात्रामा राम्रो गरेको हुन्छ हाम्रो रगतको सन्चालन पनि यसले राम्रो गरेको हुन्छ र म सबैलाई दौडिने एउटा दौडिनुहोस् भन्ने एउटा आह्वान गर्छु